ल ल हाम्रो कालचिनी भटपाडा विजयपुर बस्ती बाट बोल्दैछु र यहाँनेर हाम्रो गाउँ बस्तीमा टुरिस्टहरू पनि आउँछ घुम्छ हेर्छ र यहाँ टुरिस्टहरू पनि आएर घुमेर डुलेर जान्छ र यहाँनेर एउटा फुट बल घर छेउमा एउटा फुट बल ग्राउन्ड पनि छ र अझ पनि घरमा बसेर यसो मोबाइल खेलाउनु भन्दा त बरु गएर यसो फुट बल खेला नै हेर्न जान्छु र फुट बल खेला नै मन पर्छ यहाँनेर भली बल पनि छ यसो भली बल पनि हेर्नु जान्छु र राम्रो लाग्छ र यहाँ अब अरू के भन्नु हो अब यहाँनेर हामीहरूलाई एउटा असुविधा बाटो घाटो कच्ची रोड छ र असुविधा छ खेतीपाती को बारेमा भन्नु पर्दा अब खेतीपाती त खानु पुग्दैन र सुपारी बगान लगाएको छ र त्यो सुपारी बगान पनि नाश गर्छ हात्ती आएर र यहाँनेर हाम्रो घरमा कुखुरा चल्ला पालेको छ र त्यसको साथमा आएर चराचुरुङ्गीहरू बसेर कुखुरा चल्लासँग मिसिएर पनि चर्छ खान्छ जान्छ र बाख्रा पाठाको कुरा गर्दाखेरिमा बाख्राको पाठा खोलेर अब जङ्गल पठाइन्छ र जङ्गलमा अब गोठालाको हामीसँगै गर्ने अनि हात्ती बाघको डरले जानु सकिँदैन कोही अब उतै जङ्गलतिर बसे पछि त्यस्तै अब तस्करले बिगार्छ र अब घरमा दुःख नै छ र अब कुखुरा चल्ला बाख्रा पाठा पाल्न पनि तस्करको डर छ र यहाँनेर अब भन्नु पर्दा सुपारी पनि छ बगान त तर अलिकति हात्तीले नाश गर्छ स्कुलहरू नानीहरूलाई नजिकमा छैन र असुविधा चलिरहन्छ स्कुलको बारेमा पानीहरू अब टाढो छ पानीहरू पाइपनेर अब टाढोदेखि ल्याएर दुःखले पानीहरू खानु पर्दैछ र यहाँनेर अलिकति हाम्रो बसोबासो भएको जगामा अलिकति असुविधा नै छ र नानीहरूलाई स्कुल पनि नजिकमा छैन र यहाँनेर अब के भन्नु र अब खेतीपाती नै हो सबभन्दा ठुलो त्यो नै अब हात्तीले बिगार्छ खानु पाइँदैन सुपारी लगाउनु थालेको सुपारी बगान पनि बिगार्छ र अब गाई बस्तुको अब दुधहरू पनि त्यति अहिले अब छैन गाई पनि धेरै पाल्ने समय छैन तस्करले बिगार्छ र हामीहरूलाई अलिकति असुविधा छ र हाम्रो यता त्यति पढा लेखा पनि छैन र हामीहरू खेतीपाती गाई बस्तु पालेर खानु पर्छ र त्यही पनि पाल्नको लागि अहिले असुविधा भइरहेको छ र यो नानीहरूलाई अब खुवाउनु पनि एउटा पढाउनु दुःख बिमार हुँदाखेरि दबाई पानी गर्नु पनि हामीलाई असुविधा नै पर्छ हाम्रो अहिले कमाइ धमाइ पनि केही छैन छैन हुन दिँदैन अब यो जगामा खोइ वातावरणहरू पनि अब ठिकै नै छ भन्नु पऱ्यो र यहाँको बारेमा अब हामीहरूलाई अलिकति असुविधा नै जस्तै नै छ र यसो बाटो घाटोमा पनि हिँड्दाखेरिलाई एउटा अलिकति रोड बाटो पनि अलिक राम्रो त्यति छैन नानीहरूलाई पढाउनु असुविधा छ अब हामीहरूलाई त अब अलिकति दुःख नै छ तर यही जगालाई अब मान्छेहरू बाहिरबाट आउँछ टुरिस्टहरू आउँछ बलहरू खेलेको हेर्छ अब यसो डाँडा काँडाहरू छ त्यो हेरेर जान्छ र यसो गोली खेला हेर्छ गोली र भली बल पनि छ त्यो पनि हेर्छ टुरिस्टहरू आएर घुमेर डाँडाको एउटा वातावरण हेरेर भिडियो गरेर लान्छ टुरिस्टहरू पनि आइबस्छ र अब यति भन्दै म राख्छु